उनीहरूलाई अब केही फुलहरू बगैँचाहरू गर्दैछ भने त्यो मैले देखेँ भने चाहिँ त्यतिबेला म अलिकति सजेसन चाहिँ गर्छु यसरी लाउनु उसरी लाउनु अब मेरो पनि कतिवटा बिरुवा छ लगेर लगाउँ भन्छु त्यहाँदेखि केरे त्यो त हामी त अब गाउँ बस्तीमा कुखुराहरू पालेको हुन्छ कुखुराहरूले बिगार्छ त्यसलाई बारबेरहरू गर भन्छु हो अब त्यो भन्दा पनि कतिले चाहिँ अब यस भन्छ र उसले गर्छ पनि कतिले त अब गर्दैन पनि र कतिलाई सहयोग चाहिँ गर्छु प्रायः जस्तो चाहिँ त्यस्तो देखिहाल्यो भने चाहिँ सहयोग चाहिँ गरिरहेकै छु मैले मेरो मनले चाहिँ सहयोगै गरौँ भन्छु भन्दैछु पनि हो त्यस्तै छ त्यसरी नै अब अहिले म चल्दैछु मलाई अब अरूले पनि अब राम्रै सोच्छ सोचिरहेकै छ जस्तो लाग्छ मलाई त हो र गाउँ ठाउँमा नि अब राम्रै चल्दैछ हिँड्दैछु डुल्दैछु हो त्यो बगैँचाहरू लाउनु प्रोत्साहन गर्दैछु